मैले आफ्नो प्रियजनहरूलाई उनीहरूको जन्मदिनमा होस् या कुनै विशेष चाडहरूमै भनौँ यस्ता आफूले बनाएका ग्रिटिङ कार्डहरू पत्र आदि दिने गरेको छु र मैले पनि उनीहरूबाट यस्ता कुराहरू प्राप्त गरेकी छु जस्तो कि आफूले बनाएका कार्डहरू जस्तो म एक शिक्षिका भएको नातामा मेरा छात्र छात्राहरूबाट पनि शिक्षक दिवसको अवसरहरूमा पनि आफूले बनाएका फुलहरू भरेर आफूले पत्रहरू लेखेका कुराहरू मतलब पत्रहरू पनि मैले पाएकी छु भने मैले पनि यसरी उनीहरूलाई उपहार दिने गरेकी छु र मलाई यस्ता हस्तनिर्मित कलाहरू धेरै मन पर्छ किनभने यसमा एउटा भावना लुकेको हुन्छ जुन एउटा पैसाले किन्न सकिँदैन त्यस्ता कुराहरू चाहिँ यो हस्तनिर्मित कलाले हामीलाई अरूलाई माया गर्ने कुराहरू पनि उनीहरू समक्ष प्रस्तुत गर्न सकिन्छ